कुखुराको बारेमा चाहिँ कुखुराहरू चाहिँ अब थुप्रै प्रकारको हुन्छ कोही ठुलो खाले हुन्छ कोही सानो खाले हुन्छ कोही ठुलो खाले कुखुराको चाहिँ अब चल्लाहरू चिन्नु सकिन्छ भाले ठुलो छ भने चल्लाहरू पनि ठुल्ठुलो हुन्छ खुट्टाहरू लामो ठुलो ठुलो हुन्छ मकलक्क परेको हुन्छ कोही चाहिँ स्याकिने खाले हुन्छ चल्लाहरू स्याकिने स्याकिने सानो सानो हुन्छ अन्त ठुलो खालेको चाहिँ चल्लाहरू ठुल्ठुलो हुन्छ र अब त्यसको ओजनै बेसी हुन्छ त्यसै कारण कुखुराहरू दुई खाले अब स्याकिने र ठुलो खाले हुन्छ सानो खाले चाहिँ अब सानो सानो हुन्छ चल्लाहरू पनि खानुमा अब मासु मिठो चाहिँ स्याकिने कुखुराको भन्छ अब ठुलो खाले चाहिँ अलिकिति गिलो खाले हुन्छ अलिकिति नमिठो मसिनोमा खानु राम्रो हुँदैन जति ठुलो बनाएर चार किलो पाँच किलोको कुखुराहरू बनाए त्यो ठुलो खाले त्यति मिठो हुन्छ सानोमा चाहिँ त्यो मासु अलिक चिप्लो हुन्छ स्याकिने खाले चाहिँ अब जति सानो कुखुरा त्यसको चाहिँ मासु एकदमै मिठो टेस्टी हुन्छ